हामी त आदिवासीसँग बसोबासो गर्छौँ डुअर्समा बस्छौँ तर हामी नेपाली भाषा फुरुरु गरेर बोल्नु सक्दैनौँ आदिवासीसँग बसेर होला आउनुभएको थियो जानुभएको थिएन यस्तो भन्नु सक्दैनौँ हामी आदिवासी भाषा मिसाएर बोल्छौँ अब